दाजु म प्रतिक बोलेको कि मलाई पर्सी बिजनबारी जाने छ मेरो कामले गर्दाखेरि त्यो भएर यदि तपाईँको गाडीको भारा कति लाग्छ यसो भनि दिनुहोस् न